हजुर हाम्रामा ट्रेडिसनल ड्रेस त अभाइलेबल छ तर तपाईँले रेन्ट पनि गर्न सक्नुहुन्छ अन्त तपाईँले किनेर लानु पनि सक्नुहुन्छ रेन्टको लागि चाहिँ पर डे हेरेर छ किन्नुको तपाईँको ड्रेस हेरि हरि तपाईँको कल्चरल ड्रेस हेरि हेरि मेटेरियल हेरि हेरि हुन्छ हाम्रामा चौबन्दी चोलो लेप्चा ड्रेस तामाङ ड्रेस तिनीहरू अहिले अभाइलेबल छ तपाईँलाई कुन चाहिँ चाहिँ चाहियो तपाईँलाई अब त्यो त तपाईँको चइसमा डिपेन्ड हुन्छ तपाईँ आउन सक्नुभयो भने चाहिँ एकपल्ट हाम्रो दोकानमा आएर ट्राई गर्नु सक्नुहुन्छ तपाईँलाई कुन चाहिँ ड्रेस मनपर्छ त्यो ट्राई गरेर ट्रायल अनुसारले तपाईँलाई जुन चाहिँ मनपर्छ त्यो तपाईँले फाइनल गर्न सक्नुहुन्छ हाम्रोमा निकै भेराइटी कलरहरू कलर अप्सनहरू पनि अभाइलेबल छ ए छेत्री हो भने त तपाईँले अब तर जातले केही छैन सबैजानाले नै प्रायले सबै ड्रेस नै लगाउनुहुन्छ तर तपाईँले छेत्री हिसाबले हो भने चाहिँ चौबन्दी चोलीहरू छ हाम्रोमा चौबन्दी चोली गुन्यु हो त्यस्तोहरू छ ए त्यसो हो भने तपाईँ ट्रेडिसनल पार्टीको लागि हो भने चौबन्दी चोली लिँदै गर्न सक्नुहुन्छ त्योसँग म्याचिङ तपाईँहरूलाई हामी अर्नामेन्ट्स ज्वेलरीहरू पनि प्रोभाइड गर्न सक्छौँ तपाईँको प्राइस किन्नुहुन्छ भने तपाईँको ड्रेस हेरि हेरि हुन्छ तपाईँको हाम्रामा स्टार्टिङ त हाम्रो फिफ्टिन हान्ड्रेडदेखि लिएर म्याक्सिमम फाइभ थाउजन्डसम्मको सेट छ त्यो हजुर हाम्रामा तपाईँले माथि चोलो साडी त्योसँग माथिबाट तपाईँले चुन्नी जस्तै सब हाम्रामा निकै अप्सन अभाइलेबल छ तर तपाईँ एकपल्ट दोकानमा आएर हेर्नुहोस् न तपाईँले पर्सनेली हेरेर तपाईँले आफै मोडिफाई गरेर लगाउन सक्नुहुन्छ तपाईँको लेहेङ्गा टाइपको ड्रेस भन्नुहुन्छ भने लेहेङ्गा तपाईँले लेहेङ्गा टाइपको नभएर हाम्रोमा लेहेङ्गा पनि अभाइलेबल छ अन्त हजुर ए हजुर हाम्रो दोकान चाहिँ हाम्रो तपाईँको सिधैँ कालिम्पोङ एघार माइल सिएसटी फाटककै अगाडि नै छ त्यहीँ आउनुहोस् न